म कस्टमर तपाईँकोमा कुन कुन चामल छ कालो नुनिया छ कालो नुन कालो नुनिया छ अनि कति छ होला त्यसको मूल्य चाहिँ

आम्मामाम् त्यस्तो के साह्रो महँगो न महँगो भएको योपालि अलिक दाम अलिक मिलाइदिनू नि योपालि अलिक थुप्रै लाने विचार लिएको छौँ बास्साभोग बादसाह भोग चाहिँ कसरी दिनुहुन्छ हामी एक बोरै किन्ने विचार छ हुन्छ म राख्नू आउँदैछौँ हामी